पशुपालन गर्दा चाहिँ हामीले के के प्रयोग गर्छ भन्दा चाहिँ है हामीले पशुहरूलाई चाहिँ हामीले गाईहरूलाई चाहिँ हामीले अन्नहरूमा चाहिँ हामीले भुस राम्रो भुस दिए भने चाहिँ राम्रो हुन्छ अनि भुस दिँदा चाहिँ एकदमै गाईहरूलाई चाहिँ एकदमै राम्रो हुन्छ पकाउँदा पनि एकदम राम्रोसँगले पाक्छ अनि त्यसमा चाहिँ हामीले परालहरूमा पनि काटेर अनि त्यसमा पनि मिसाएर दिन सक्छ अनि हामीले यस्तो धेरै त्यो ऊ यसको भुसहरू पनि हुन्छ अनि गाईलाई दिने एक खालको भुसहरू हुन्छ अनि त्यो दिँदा पनि हुन्छ कति चाहिँ गाईवस्तुहरूले चाहिँ काँचै खाने गर्छ अनि त्यो काँचोमा पनि एकदमै राम्रो हुन्छ अनि कतिले चाहिँ पकाएर दिने गर्छ अनि पशुहरूले चाहिँ प्राय जस्तो चाहिँ कति चाहिँ हामीले घाँस परालहरूमा कति हामीले केराको दाम्चाहरू काटेर कतिले पकाउने गर्छ कतिले पकाउँदैन अनि त्यसमा फिटेर पनि हामीले दिन्छ अनि त्यसले त्यसले दिए त्यो भुसहरू दियो भने चाहिँ एकदमै राम्रो हुन्छ अनि सुँगुरलाई चाहिँ अब पशुहरूमा अब सुँगुरहरूलाई चाहिँ हामीले आँटाहरू पनि दिने गर्छ एउटा फिट हुन्छ अनि त्यो पनि मिसाएर दिने गर्छ अनि त्यसमा दिँदा चाहिँ अब हामीले एकदमै आँटा चाहिँ पकाएर दिएको चाहिँ राम्रो कारण पकाएर दिँदा चाहिँ एकदमै स्वास्थ राम्रो बस्छ कारण काँचो दिँदा चाहिँ धेरै कति चाहिँ उल्टी पनि गर्ने गर्छ कति चाहिँ पखालो एउटा जाने गर्छ अनि त्यसमा चाहिँ बिमार छिट्टो भेट्छ अनि त्यसले सुरक्षाको लागि चाहिँ अब राम्रोको लागि चाहिँ पकाएर दिँदा चाहिँ एकमदै राम्रो हुन्छ गाईलाई पनि त्यही हो अनि बाख्रालाई चाहिँ हामीले प्राय गहुँ दिने गर्छ गहुँ चाहिँ एकछिन अब भिजाएर त्यसलाई मजाले त्यसको त्यो छिल्काहरू चाहिँ फेरि पर्नु दिनु हुँदैन किनभने त्यसले चाहिँ त्यो घाँटीहरूमा गएर अल्झिँदा चाहिँ बाख्राहरू मर्ने पनि गर्छ तर हामीले त्यसलाई चाहिँ एकदमै केलाएर पहिला केलाएर अनि चेलेमचीमा त्यो गहुँलाई चाहिँ हालेर एक दुई घन्टा पाँच छ मिनट एक दुई घन्टा भए पनि हुन्छ भिजाइ राख्यो भने चाहिँ त्यो मजाले फुल्लिन्छ अनि त्यो फुल्लिँदा चाहिँ हामीले फेरि त्यसलाई तारेर त्यसलाई तारेर चाहिँ हामीले फेरि पनि दिने गर्छ दिँदाखेरि चाहिँ त्यो चाहिँ काँचै बाख्राहरूलाई दिँदा राम्रो हुन्छ त्यो खसीहरूलाई एकदमै राम्रो सुट गर्छ कारण अब त्यो अन्नले चाहिँ त्यो अन्न जब पशुहरूलाई खसीहरूलाई दिन्छ अनि त्यसले पनि अब तिनीहरूको जिउमा एकदमै राम्रो गर्छ अनि त्यसले चाहिँ पोष पनि लाग्छ त्यसले राम्रोसँगले बढ्न पनि सक्छ अनि भुस पनि दिँदा हुन्छ भुस पनि अब पशु त्यो बाख्राहरूले एकदमै राम्रो खाने गर्छ त्यसमा चाहिँ हामीले काँचो नुनहरू दिने गर्छ अनि काँचो नुन भन्दा अब सुरक्षाको लागि पशुहरूलाई चाहिँ कोही बेला काँचो नुनले चाहिँ बिमार पनि हुन सक्छ अनि त्यसलाई भुटेर त्यो नुनलाई भुटेर पनि दिँदा हुन्छ त्यसले चाहिँ अबो केही असर गर्दैन कति चाहिँ परालहरू होइन बाख्रालाई पनि दिने गर्छ काटेर अनि त्यसलाई चाहिँ त्यो पशुहरूलाई चाहिँ भिज्छ भनेर कतिले भित्रै थुनेको हुन्छ गाईहरूलाई पनि भित्रै बाँधेको हुन्छ अनि त्यसलाई चाहिँ राम्रो होस् होइन अब सुक्खा खानाको उनीहरूलाई दिन पर्छ सुक्खा घाँसहरूमा चाहिँ पराल एकदमै राम्रो हुन्छ अनि परालहरू दिने गर्छ अनि कोदोको नलहरू त्यो कोदोको ऊ योहरू चाहिँ दिँदैन हामीले त्यसमा अब गाईवस्तुले त्यति रमाएर चाहिँ पशुहरूले खान सक्दैन कोदोहरू चाहिँ तर अब उस उनीहरूले रुचाउने चाहिँ त्यसको नल घाँस चाहिँ सुकाएर दिँदा पनि हुन्छ सुकाएर दिँदा पनि हुन्छ अनि त्यसलाई चाहिँ मतलब त्यसलाई के भन्छ काटेर अनि दुई तिन दिन राखेर दिँदा पनि हुन्छ त्यो पनि पराल जस्तै हुन्छ अनि त्यसलाई त्यही बोट मै सुकाएर कोदोको नललाई चाहिँ त्यो बोटमै सुकाएर पछाडि काटेर पछाडि दुई तिन वर्ष राखेर दिदाँ पनि हुन्छ पराल जस्तै अनि धानको पनि हामीले त्यसै गर्छ धान जब झाँटिन्छ अब खलामा लोगेर झाँटिन्छ अनि त्यसको पराल चाहिँ जब गाई गोरु घुमाउँछ गोरु घुमाए पछि त्यो पराल जब ल्याउँछ पराल चाहिँ हामीले राखेर त्यसलाई काटेर नुनसँग मोलेर पनि दिन्छ सुक्खै परालै लगाउँदा पनि हुन्छ अनि त्यो विभिन्न पशुहरूलाई चाहिँ अबे पशुहरूले खाने कुरा चाहिँ त्यो हो पराल अनि भुस है इत्यादि कुराहरू हुन्छ अनि एउटा घाँसहरूमा है बेसी चिसो घाँसहरू खायो भने पनि अब पशुहरूलाई बिमारहरू लाग्ने गर्छ तर अब हामीले चाहिँ प्राय जस्तो चाहिँ सुक्खा अब सुक्खा घाँसहरू दियो भने चाहिँ एकदमै पशुहरूलाई राम्रो पनि हुन्छ प्रोटेक्ट पनि हुन्छ